मेरो पहिले प्रडक्ट मलाई मेरो दिदीले सजेस्ट गर्नु भएको थियो अनि त्यो प्रडक्ट मलाई असाध्यै मन परेको थियो र अझैसम्म पनि मैले त्यो प्रडक्ट युज गरिरहेको छु